भाइ त्यो हिजो मैले तिमीले त्यो सुगर फ्री बिस्किट अनि त्यो डायबेटिज बिस्किट त्यो कतिवडा बिस्किटहरू मगाएको थिएँ त्यसमा ओट्सहरू पनि मगाएको थिएँ होइन अन्त त्यो ओट्स चाहिँ मलाई नल्याई नल्याइदेऊ ल त्यो ओट्स चाहिँ मैले क्यान्सल गरेँ कि त्यो डायबेटिक बिस्किटहरू मात्रै मलाई ल्याइदेऊ न ल भाइ